यस क्षेत्रमा धेरै चराहरू आउँछन् र चराहरू आउँछन् मलाई चराहरू साह्रै मन पर्छ अब चरा मध्येमा चाहिँ मलाई मन पर्ने परेवा जस्तो अब ढुकुर जस्तो अब कोइली जस्तै कति धेरै सब सबभन्दा सुगा मलाई मन पर्छ किनभने सुगा मैले पालेको थिएँ पहिला उसले मलाई आमा आमा भन्दै बोलाउँथ्यो र अहिले अरू सुगाहरू देख्दा पनि त्यो सुगाको याद मलाई आउँछ र मलाई पुरा मन पर्ने चराहरू अब यस्तै किसिमका छन् धेरै चराहरू देखिन्छ लाटोकोसेरोहरू देखिन्छ र यस क्षेत्रमा धेरै चराहरू देख्न पाइन्छ धेरै चराहरू आउँछन् र त्यो मध्येमा चाहिँ मलाई परेवा ढुकुर अब के अरे सुगा यस्ताहरू चाहिँ मलाई पुरा मन पर्छ ल